हेलो कहाँ पऱ्यो है यो भ्रामल पऱ्यो होला है म अमित भाइ बोलेको दाजु मैले त्यो खानाहरू अर्डर गरेको थिएँ त्यसमा चाहिँ तपाईँको एक दुईवटा मिठाई थपौँ भनेको हाम्रो के कसो छ है त्यसमा जलेबी तपाईँको रस्तानाहरू भयो मिस्टीहरू भयो त्यस्तोहरू हालेर तपाईँले एकदम टाइममा चाहिँ पठाइदिनु पऱ्यो हो दाजु एड्रेस चाहिँ तपाईँको तलतिर कुम्दिनी स्कुल त्यहाँनिर हो टक्क टाइममा पठाइदिनुभयो भने हिजो पनि अर्डर गरेको थिएँ आज चाहिँ तपाईँले टाइममा पठाइदिनुहोस् है हुन्छ दाजु